हजुर तपाईँलाई स्वागत छ दार्जिलिङ होस्टमा भन्नुहोस् तपाईँको के सेवा गर्नसक्छौँ हामी

ए तपाईँ कहाँबाट हुनुहुन्छ ए भनेपछि नेपालबाट तपाईँको कहिले आउनु भनेर सोच्नुहुँदैछ हजुर ए हजुर अन्त भनेपछि हजुर भनेपछि तपाईँलाई दार्जिलिङ र सिक्किमको दुईवटाकै ट्रिप चाहियो होइन हजुर हाम्रोमा आइटिनेरीहरू रेडी नै छ अन्त तपाईँलाई तिन दिनको चाहियो भनेपछि चाहिँ तपाईँलाई पिकअप चाहिँ तप तपाईँ दार्जिलिङमा आफै आउनुहुन्छ कि दार्जिलिङमा पनि पिकअप चाहियो तपाईँलाई कि कताबाट आउनुहुन्छ ए तपाईँ भनेपछि पहिला सिलगढी जानुहुन्छ इलामबाट कि पशुपति भएर आउनुहुन्छ ए हजुर हुन्छ त्यसो भए हाम्रो पुरा गाडीहरू पनि छ हो गाडीको भेराइटीहरू पनि छ नम्बर अफ् पर्सन कतिजना छ होला तपाईँको ट्राभलिङको ए भनेपछि चारजना हुन्छ भनेपछि सानो गाडी पनि चल्नेरहेछ होइन

हजुर कि ठुलो गाडी अब कतिजनाले त ठुलो गाडी लिन्छ सामान लगेजहरू ज्यादा छ भने त्यसले गर्दा तपाईँलाई चाहिँ कस्तो छ खालको चाहियो ठुलो गाडी कि सानो गाडी ए हुन्छ भनेपछि तपाईँलाई हेर्नुहोस् तपाईँको तिन दिनको हो भने तपाईँलाई फर्स्ट डेमा तपाईँको पिकअप हुन्छ बुझ्नुभयो पिकअप तपाईँको सिलगढी कु कुन चाहिँ जग्गाबाट होटलमा कि कुन चाहिँ होटलबाट पिकअप गर्नु सकिन्छ या स्टेसनबाटै पिकअप गर्नु हुन्छ तपाईँलाई फर्स्ट गाडी हाम्रो रेडी हुन्छ तपाईँलाई कल गऱ्यो भने चाहिँ सानो गाडी हुन्छ तपाईँलाई जुन दिन पिकअप गरिन्छ ते त्यही ते त्यही दिन तपाईँलाई ड्राइभरको नम्बर र गाडीको नम्बर दिइन्छ अन्त तपाईँको फर्स्ट डेमा चाहिँ सिलगढीबाट पिकअप गरेर दार्जिलिङ होटलमा ल्याइन्छ सेकेन्ड डेमा इभिनिङमा तपाईँ घुम्नुहुन्छ मल रोड होइन त्यहाँदेखि तपाईँको